थुप्रै राजाहरूको बारेमा चाहिँ पढेको थियौँ होइन कति ए ती मध्ये चाहिँ राजा अशोकाको बारेमा चाहिँ अब के मन परेको भन्दा चाहिँ है उसले काटमारहरू छोडेर होइन हिंसालाई त्यागेर चाहिँ अहिंसामा अहिंसालाई अपनाएर होइन धर्मपट्टि लागेर है आफ्नो प्रजाहरूलाई धर्मको बारेमा होइन कुराहरू सिकाएको है त्यो कुराहरू बारेमा चाहिँ अब धेरै अब त्यहीहरू अब मन परेको कुराहरू चाहिँ मलाई त्यही हो